यो गाउँको नाम कोलाबारी हो होइन हाम्रो हामीले आफ्नो गाउँको सुधार गर्न यो गाउँलाई अझै राम्रो बनाउन छ भने चाहिँ हामीले होइन खान यात्रुहरू आउनु हुन्छ यात्रु आउने सुविधा बनाउनु पर्यो सुत्ने ठाउँ राम्रो गर्नुपर्ने खानापिना सबै सुविधा राम्रो हुनुपर्यो साफसफाइ हुनुपर्यो होइन उनीहरूले जे भन्छ त्यो चिज हुनुपर्यो उनीहरूलाई हामीले जस्तो हुन्छ त्यस्तो उनीहरूको लागि हामीले गरिदिनु पर्छ त्यसले गर्दा हामीलाई यस्तो लाग्छ कि खानापिना मेन खानापिना हो किनकि मान्छेले खाना नै चाहना गर्छन् होइन खाना स्वादिलो हुनुपर्छ मिठो हुनुपर्छ त्यसले गर्दाखेरि यात्रुहरू जहाँ आएर बस्छन् होइन गाउँमा आएर जस्तो होमस्टे छ त्यहाँ मान्छेहरूलाई सुत्ने बस्ने घुम्ने मनोरञ्जन गर्ने होइन नृत्यहरू नेपाली गानाहरू नेपाली डान्सहरू हामीले राख्नुपर्छ त्यस त्यसलाई बनाउनु पर्छ त्यसले गर्दा चाहिँ यात्रुहरू अरू बेला पनि आउँछन् र हाम्रो गाउँबस्तीको नाम हुन्छ त्यसले गर्दा हामीले चाहिँ नेपालीको खानापिना जस्तो गुन्द्रुकको झोल गुन्द्रुकको अचार भन्छौँ सागहरू होइन अन्त पोलेको मासुहरू हो त्यस्तो चाहिँ अब हामीले आफ्नो तरिकाले मिठो बनाएर उहाँहरूलाई मनपर्ने गरी बनाउनु पर्छ र उहाँहरूलाई चाहिँ हामीले आकर्षित गर्नुपर्छ कि घरी घरी उहाँहरू आउन सकुन् होइन बत्तीहरू लगाएर झलल पारेर रमाइलो गर्ने गर्नुपर्छ अन्त उनीहरूलाई खुसी लाग्छ फेरि भोलिका दिन उहाँहरू आउनु सक्नुहुन्छ हाम्रो गाउँमा होइन हाम्रो गाउँको नाम कोलाबारी हो भनेर उहाँहरूले चिन्नुहुन्छ फलाना ढिस्कालाई पनि त्यहाँ जानुहोस् है त्यो बस्ने ठाउँ घुम्ने ठाउँ साह्रै रमाइलो छ त्यहाँ हर चिजको सुविधा पाइन्छ होइन नेटवर्क पनि सुविधा छ